म चाहिँ नेपाली हो होइन अनि हाम्रो चाहिँ फेस्टिबलहरू राम्ररी मनाउनुहुन्छ राम्ररी मनाउनुहुन्छन् हाम्रो फेस्टिबलहरू चाहिँ अनि हाम्रो सबसे राम्रो फेस्टिबल भनेको सबसे सबैजनालाई मनपराउने फेस्टिबल भनेको दसैँ दसैँमा चाहिँ हामीहरू सबैजना हाम्रो फ्यानिली अँ घरतिर चाहिँ टिका लगाइदिनु हुन्छ नानीहरूलाई अनि पैसाहरू दिनुहुन्छ अनि हामीहरू आफ्आफ्नो आफन्तहरूको घरतिर पनि जान्छौँ होइन टिका लगाइदिनु टिका लगाइदिनु हुन्छ अब हामीहरूलाई अनि पैसा दिनुहुन्छ अनि हामीहरूलाई चाहिँ त्यो फेस्टिबल पुरा मनपर्छ किनकि त्यही एउटा फेस्टिबल हो अब हामी नानीहरूमा चाहिँ पैसा जम्मा हुन्छ त्यो पैसाहरू चाहिँ हामीले जम्मा पारेर के के लुगाहरू के के के के किन्छौँ होइन खान्छौँ पिउँछौँ अनि हाम्रो त्यही दसैँतिहारहरूमा चाहिँ एउटा एउटा खेला पनि खेल्छ गाउँहरूतिर राखेर त्यसलाई चाहिँ भन्छ डाइस भन्छ त्यसमा चाहिँ पैसाहरू हाल्नुपर्छ गोटीहरू जुन उयो आउँछ त्यसमा चाहिँ हामीले पैसाहरू जित्छौँ त्यो आएर चाहिँ त्यो डा डाइस चाहिँ हामी नानीहरू खेल्दैनौँ ठुलो मान्छेहरू मात्रै खेल्नुहुन्छ ना नानीहरूलाई चाहिँ खेल्नु दिनुहुँदैन त्यो एउटा जुवा नै टाइपको हो अनि त्यही कारणले चाहिँ हामी यो नानीहरूलाई चाहिँ त्यो खेल्नु दिनुहुँदैन ठुलो मान्छेले खेल्नुहुन्छ हाम्रो बाबाहरू नै खेल्नुहुन्छ अनि अर्को राम्रो फेस्टिबल चाहिँ मलाई दिवाली चाहिँ यो दिवाली पनि मलाई पुरा मनपर्छ किनकि हाम्रो नेपालीमा चाहिँ दिवालीमा चाहिँ गाई तिहार कुकुर तिहार काग तिहारहरू हुन्छ त्यसमा चाहिँ कागहरूलाई टिकाहरू लाइदिनु पर्छ कुकुर तिहारमा कुकुरहरूलाई टिकाहरू लगाइदिएर तिनीहरूलाई खानाहरू दिनुपर्छ अनि गोरु तिहारमा चाहिँ गोरुहरूलाई टिका लगाइदिएर गोरुहरूलाई खानाहरू दिनुपर्छ अनि अनि गाई तिहारमा पनि त्यस्तै हो अनि त्यसमा चाहिँ एउटा हाम्रो उयो ट्रेडिसनल हो त्यो ते त्यही त्यही उयो लक्ष्मीपूजा पनि हुन्छ लक्ष्मीपूजा मनाइसकेर चाहिँ अनि हामीहरू सबजना फ्यामिलीहरू अब मेरो साथीहरू मिलेर चाहिँ हामीहरू एउटा भैलेनी भन्ने एउटा गेम खेल्छौँ जसमा चाहिँ अरू अरूहरूको घरहरूतिर गएर भैलेनी गीतहरू गाउनुपर्छ डान्सहरू गर्नुपर्छ अनि हामीहरूले चाहिँ त्यहाँबाट पैसाहरू दिनुहुन्छ हामीहरूले चाहिँ त्यो भैलेनी भन्ने खेल्ने भैलेनी खेल्नु चाहिँ पुरा मनपर्छ सानैदेखि चाहिँ पुरा मनपर्छ अनि जब दिवाली आउँछ हामीहरू चाहिँ सबसे ज्यादा एक्साइटेड भैलेनीको लागि नै एक्साइटेड हुन्छौँ अनि त्यसमा चाहिँ हामीले पैसाहरू पनि कमाउँछौँ अनि त्यो पैसाहरू चाहिँ राखेर हामीहरू के के लुगाहरू किन्छौँ खान्छौँ पिउँछौँ अनि घुम्छौँ अनि मकर सङ्क्रान्ति पनि मा मकर सङ्क्रान्ति भन्छ हिन्दीमा चाहिँ अनि नेपालीमा चाहिँ माघे सङ्क्रान्ति भन्छ माघे सङ्क्रान्ति पनि मलाई पुरा मनपर्छ माघे सङ्क्रान्तिमा चाहिँ माघे सङ्क्रान्तिमा चाहिँ अब हाम्रो घरहरूतिर त्यहाँ के के खानाहरू खानाहरू खानाहरू पा बनाउनहुन्छ खानाहरू आलुचप प्याजी सेलरोटी अचार गोर्खाली अचार अचार मासु भातहरू बनाउनुहुन्छ अनि हामीले चाहिँ त्यो सबै तरुलहरू पनि हुन्छ घरतरुल सिमलतरुल अनि सकरखण्ड मलाई चाहिँ सबभन्दा मिठो चाहिँ उयो सकरखण्ड लाग्छ अनि हामीले चाहिँ त्यो त्यो सबै खानाहरू चाहिँ प्लेटमा सजाएर चाहिँ अब हाम्रो रिलेटिभहरूको घर आफन्तहरूको घरतिर चाहिँ त्यो खानाहरू पुऱ्याइदिन्छौँ त्यो खानाहरू पुऱ्याइदिन्छौँ अनि उनीहरूले पनि हामीहरूलाई खानाहरू दिनुहुन्छ खानाहरू दिनुहुन्छ त्यो उनीहरूको पनि घरबाट हामीहरूलाई चाहिँ खानाहरू ल्याइदिनुहुन्छ अनि हामीहरू त्यो खान्छौँ अनि अब माघे सङ्क्रान्ति पनि हामीहरूलाई चाहिँ पुरा मनपर्छ होली होली पनि पुरा मनपर्छ नेपालीहरू अरू राम्ररी नेपालीहरूको होली पनि राम्रो हुन्छ होलीमा पनि हामीहरू के केका होलीहरू खेल्छौँ बिहान अनि हाम्रो घरमा चाहिँ एउटा रुल छ कि होलीमा चाहिँ अब बिहान होलीहरू खेल्यौँ अनि बेलुका चाहिँ अब हाम्रो घरमा चाहिँ केही खानाहरू बनाएर सबैजना रिलेटिभहरूलाई हाम्रो आफन्तहरूलाई बोलाएर चाहिँ खानाहरू खुवाउनुपर्छ र त्यो चाहिँ हाम्रो पहिलेदेखिको चल्दैआएको रुल हो अनि हामीहरूलाई चाहिँ होली पनि पुरा मनपर्छ तर मेरो फेभरेट फेस्टिबल चाहिँ दसैँ नै हो अब अरूहरूको घरहरूतिर गएर त टिका लगाउनु पैसा बनाउनु उयो पुरा राम्रो लाग्छ सानैदेखिको दसैँ चाहिँ पुरा मन पर्छ अनि दसैँमा चाहिँ हामीहरू नयाँ नयाँ लुगाहरू पनि किन्छौँ नयाँ नयाँ लुगाहरू पनि किन्छौँ यो पालि चाहिँ दसैँमा मैले कुर्ताको सेट अनि पेन्ट टिसर्ट किनेको थिएँ किनेको थिएँ यो पालि चाहिँ हामीहरूको दुई साल दुई वर्षबाट चाहिँ हाम्रो मामा मामाघर गएको थियौँ मेरो मामाघर चाहिँ नेपाल हो दुई वर्ष बाद चाहिँ दसैँमा मामाघर गएको थियौँ मामाघरमा कस्तो मजा लाग्यो सबैजनाले सबैजना बा हाम्रो मामा माइजूहरू चाहिँ विदेश बस्नुहुन्छ अनि विदेशबाट पनि आउनुभएको थियो अब हाम्रो लागि नयाँ नयाँ लुगाहरू ल्याइदिनु भएको दसैँमा चाहिँ अनि हाम्रो हजुरआमाहरूको घरहरूतिर पनि टिका लगायौँ जमरा लगायौँ हजुरआमै हजुरबाहरूले हामीहरूलाई पैसा दिनुभयो अनि योपालिको दसैँको पैसा जम्मा पारेर चाहिँ मैले मैले उयो लुगा किनेको थिएँ